हामी दोकानमा त त्यही दाल चामल मसाला साबुन कोल्गेट ब्रसहरू प्याज आलु टमटर साग सब्जीहरू यस्तै बेच्छौँ नि हामी यस्तैहरू बेचेर दु ख गरेरै भारा पाँच हजार छ हजार भारा तिर्नु पर्छ महँगाई बढेको छ साह्रै परिरहेको छ नि हामीलाई बहिनी सानो सानै छ दोकानहरू त्यस्तै खात्राक खुत्रुङहरू त्यस्तैहरू नै बेच्छौँ हौ हामी खाता पेन्सिल डटपेन सटपेनहरू यस्तैहरू नानीहरूलाई चाहिने कुराहरू पेपरहरू त्यस्तैहरू नै बेच्छौँ दुःखै छ नि दुःखले नै बिताई रहेका छौँ हामी के भन्नु खोई अब कहीँबाट केही सहयोगहरू पाइँदैन अन्त यस्तै गऱ्यो अन्त जिन्दगी चलाउनै पर्दोरहेछ खोई अब केही हस्बेन्डहरूले कामदाम पनि छैन पढेलेखेर पनि केही काम साम पाउनु भएन के गर्नु दुःखैले बिताइरहेछौँ हामी